ए हजुर ए हो त भन्नुहोस् न ए म त अब सबै सबै भन्दा पनि प्रायः जस्तो चाइनिज भयो हो चाइनिज त्यो अब यहीँ साउथ इन्डियनको अन्त इन्डियानहरू त्यस्तै थुप्रै अझै ए हजुर त्यो त बनाउन सक्छु नि इन्डियान इन्डियानमा पनि हजुर सक्छु बनाउनु अँ बनाउँछु त भन्नुहोस् न इन्डियानमा यही अब इन्डिया इन्डियानको फेमस फेमस यो उयोहरू भयो के भन्ने अब त्यो उयो बिरियानीहरू होइन बिरियानी त्यही यो इड्लीहरू

बिरियानीको त के अब तपाईँले अब त्यो बनाउनै हो भने त अब एउटा चामल त चाहिन्छै चाहिन्छ बिरियानी पनि भन्नु गयो भने त चिकन त्यहाँबाट के चाहिँ पाउँछ बिरियानी अँ थाह छ नि त्यो त मलाई मलाई त अब बनाउन आएको चिकन बिरियानी चाहिँ आउँछ राम्रोसँग हजुर राम्रोसँग अँ चाइनिजमा त मोमो आयो हजुर मा मोमो दुईवटै दुई किसिमको हुन्छ अब खाने थुप्रै हुन्छ दुईवटै किसिमको हुन्छ एउटाले आटा मन पराउने कोहीले अर्को तपाईँलाई चाहिँ कस्तो चाहिएको भन्नुहोस् न

आटाकै केको चाहिँ के चिकन भेजहरूको पनि हुन्छ अब ए हजुर ए अब राम्रो त अब

पानी पुरी त त्यो त अब हजुर आउँछ नि त्यो त अब चल्ने हो दार्जिलिङ उसमा त फेमास हो अँ पानी पुरी त त्यही हो अब सबैको प्यारो चिज हो उम् मेरो त अब मन्थली हो भने तिन हजार होइन अँ त्यति नै अब एनुवेली त अब एनुवेली कति हुन्छ बाह्र महिनामा तिस तिन हजार बाह्र इन्टू बाह्र इन्टू थ्री गर्नुपर्यो नि होइन त्यो त छत्तिसहरू त पुग्ने रहेछ हौ फेरि हजुर छत्तिसहरू त पुग्ने रहेछ ए हुन्छ हुन्छ भन्नुहोस् न ल मलाई म प्राइभेट नम्बर मेरो यही हो कि कल गर्नुहोस् न ए हुन्छ हुन्छ धन्यवाद हुन्छ हुन्छ